हजुर सुन्नुहोस् त भन्नुहोस् तपाईँ दार्जिलिङबाट बोल्नुभएको है ए ए हजुर म यता त्यो उसबाट बाट फोन गरेको कि अन्त हाम्रो ट्रिपको लागि दार्जिलिङ आउँ भनेको कि अन्त हामी पाँचजना छ अन्त त्यहाँ चाहिँ कुन चाहिँ कुन चाहिँ प्लेसेस राम्रो छ होला है ए होइन तिनीहरू मैले गरेकै छैन त्यसैले म चाहिँ आइडियाको लागि चाहिँ कल कल गरेको कि हजुर हजुर हजुर हजुर हजुर हजुर ए हजुर हजुर

ए हजुर जग्गाहरू चाहिँ कहाँ होला है अरू एक्स्ट्रा जग्गाहरू चाहिँ हजुर हजुर हजुर सुन्दैछु

हजुर सुन्दैछु हेलो सुन्दैछु हजुर भन्नुहोस् सुन्दैछु त हजुर सुन्दैछु भन्नुहोस् न तपाईँ हजुर हजुर ए हजुर हजुर ए हजुर अलिकति कम्ती हुँदैन होमस्टेहरू कम्ती कम्ती गर्नु पाउँदैन ए ए हजुर हजुर ए हजुर ए हजुर गाडी भाडा चाहिँ कति लिन्छ होला है

हुन्छ हुन्छ त्यसो भए हुन्छ म एकपल्ट सोध्छु कि सल्लाह गरेर अनि तपाईँलाई बल्ल इन्फर्म गर्छु हुन्छ थ्याङ्क्यु हुन्छ